र म चाहिँ सबभन्दा ठुलो जेठा म र मेरो दुइटा भाइहरू छ र विशेष कतिवटा कुरोहरूमा आफ्नै बाध्यताको कारणले गर्दाखेरि उनीहरू आफ्नो आफ्नै ट्रयाकमा नै छ र यसमा हाम्रो सम्बन्ध चाहिँ अब मेरो भाइ हो त्यही कारण हामी बिचको सम्बन्ध चाहिँ राम्रो छ अरू कुरोहरू उनीहरूको आफ् आफ्नै प्रकारले जिइ नै राखेको छ र एउटा फेस जस्तो म मेरो ऊ यो छ त्यही आधारमा मेरो भाइहरू को पनि त्यही नै एउटा आफ्नै फेस र हाम्रो सन्तान एउटै नै हो भन्ने चाहिँ म ऊ यो गरिरहेको छु